दार्जिलिङ क्षेत्रमा भएको मुख्य शैक्षिक संस्था वा विश्वविद्यालयमा धेरैभन्दा धेरै नै एउटा रेपुटेट इन्स्टिट्युसन भएको कारणले गर्दा सेन्ट जोसेफ कलेज भयो लरेटो कलेज भयो माउन्ट हर्मन सेन्ट पल्स भयो ज्ञानोदय निकेतन भयोदेखि लिएर कलेजहरूमध्ये तपाईँको भयो साउथ फिल्ड कलेज फर्मली लरेटो क लरेटो कन्भेन्ट कले नरेटो लरेटो कलेज त्यस पश्चात नर्थ पोइन्ट कलेज भयो जिसी कलेज भयो जसमा जिसीमा साइन्समा बोट्नीको लागि भुटनिसदेखि लिएर वान अफ द टपमोस्ट कलेजहरू हुन्थ्यो अनि साउथ फिल्ड कलेज यस नर्थ बेङ्गालभरिमा टपमोस्ट कलेज भएर आएको छ यस वर्ष अनि एउटा तपाईँको एउटा टपमोस्ट कलेज भएर आएको छ यसैकारणले एउटा तपाईँको एक्रिडिटेसन गरेर त्यहाँ तपाईँको युपिएससी युपिएससीदेखि लिएर तपाईँको हरेक कम्पिटेटिब इक्जामहरू पनि यहाँ गराउने गराउ गराउ गराउँछ अझै नयाँ नयाँ कम्प्युटर साइन्सहरू ल्याउने कुराहरू पनि छ अनि धेरै धेरै स्पोर्ट्समा कोकरिक्युलर एक्टिभिटिसदेखि हरेक चिजमा नै स्कुल कलेजहरूले नै बढावा दिएर एउटा नानीहरूलाई अगाडि सक्षम बनाउने प्रयास गरेर यहाँको स्कुल अनि स्कुल कलेजको स्कुल कलेजको जति पनि टिचर्स भयो इन्स्टिट्युसन्सहरूदेखि हेड्सहरू भयो अगाडि तपाईँको मोटिभेसन गरेर अगाडि बढाउने कोसिस गरिरहेको छ गर्दै पनि छ